हलो भाउजू हँ भन्नुहोस् म माछा दोकानबाट बोलिहाल्दैछु माछा तपाईँको राम्रो आएको छ ताजा हो आजै आएको हो कत्लै छ तपाईँको पङ्कज माछा छ रुही माछा छ दाता माछा पनि आएको छ कत्ले त तपाईँको चार सय रुपियाँ केजी परिहाल्छ हँ रुही माछा त त्यही हो तपाईँको दुई सय पचास जुन चाहिँ लानुहुन्छ पङ्कज माछा तपाईँको तिन सय रुपियाँ केजी छ तपाईँ कुन चाहिँ लानुहुन्छ भन्नुहोस् न पङ्कज माछा तपाईँलाई थाहा छ त्यो अस्ति लानुभएको थियो तपाईँको त्यो हड्डी नभएको माछा हो काँडा हुँदैन त्यसमा कुन चाहिँ लानुहुन्छ ए अँ पङ्कज माछा लगिहाल्नुहोस् राम्रो छ ताजा आएको छ आजै आएको हो तपाईँलाई मात्रै त्यो दाम छ अरूलाई हो भने त म अलिकति महँगो गरिहाल्छु तपाईँ चिनाजाना भनेर हुन्छ तपाईँले दुई केजी तपाईँले टाउको र पुच्छर दुइटै लानुपर्छ फेरि तपाईँले टाउको लाँदिनँ न पुच्छर लाँदिनँ भन्न पाएन फेरि हुन्छ तपाईँको पिस गरेर राख्दिनु कि तपाईँको डल्लै तौलेर राख्दिनु

ए हुन्छ तपाईँको त्यो माछाभित्र अन्डाहरू हुन्छ त्यो पनि राख्दिनु कि त्यो चाहिँ होस् हुन्छ त्यसो भए तपाईँको दुई केजी माछाको तिन सय रुपियाँले छ सय रुपियाँ पऱ्यो तपाईँले छ सय रुपियाँ मलाई पठाइहाल्नुपऱ्यो हुन्छ भाउजू म तपाईँलाई राम्रो माछा काटेर यहाँ तौलिरहेको छु अनि तपाईँले यो पैसाहरू पनि पठाइदिनुहोस् हुन्छ दुई केजी माछा भनेपछि त झोला पनि पठाउनुपऱ्यो हामीहरूमा त पोलिथिन छैन फेरि हुन्छ भाउजू तपाईँले पठाइदिनुहोस् तपाईँले यसो गर्नुस् कि तपाईँलाई अलिकति टाइम लाग्छ मलाई त्यो दुई केजी माछा बनाउनुको लागि मेरो कस्टमर यी आइरहेको छ अनि त तपाईँले मलाई दुई घन्टापिछे पठाउनुहोस् न हुन्छ हुन्छ दुई घन्टापिछे तपाईँलाई मान्छे पठाउनुहोस् म काटेर ठिकै बनाएर राखिदिएको हुन्छु है हुन्छ म तपाईँलाई कहाँ नराम्रो पठाउँछु माछा एकदम राम्रो पठाइहाल्छु नि म तपाईँलाई म राम्रो माछा दिन्छु तपाईँ सुर्ता नगरिहाल्नु हुन्छ भाउजू हुन्छ राखेँ म